बहिनी के गर्दै छौ मलाई चिन्नु भयो ए ए सुन्नु न बहिनी अहिले नयाँ नयाँ के छ हो तरकारीहरू हजुर हजुर ल ए हजुर त्यो आज कोपी चाहिँ पहिलाको रेट होला नि होइन ए त्यो चाहिँ कसरी

ए कति कति जस्तो हुन्छ होला है अब तपाईँले अलिक कम्ती दाम गरे त सब उठाएर लान्छु अब तपाईँले ए ए हुन्छ त्यसो भए तपाईँ कहिले भ्याउनु हुन्छ भन्नु होस् त म तपाईँकोमा आएर म त्यहाँ हेर्छु नि तपाईँसित यसो दामहरू मिलाउँछु हो र मैले हेरी हेरी पनि भन्नु पर्यो ए त्यसो भए पर्सिको दिन म आउँछु ल फेरि त्यहाँ म आउँछु फेरि अरू अरूले लगेको भन्नु न नभन्नु नि फेरि ए हुन्छ म भोलि के अरे बिहान चाहिँ तपाईँलाई एक खेप कन्फर्म गर्छु हो त्यहाँदेखि म आउँछु नि ल त्यो कसैलाई नदिनु होस् है ल म अब तपाईँको भर परे नि होइन आउँछु आउँछु टेन्सन नलिनु होस् न हुन्छ हुन्छ राखेँ